खेलकुद मानिसको जीवनमा अति नै आवश्यक हुन्छ मानिसले आफ्ना स्वास्थ्यलाई राम्रो बनाउनका निम्ति खेलकुद गर्ने गर्दछ जस्तै फुटबल खेलेर क्रिकेट खेलेर नाना प्रकारका भागदौड गरेर मानिसहरूले आफूलाई स्वास्थ्य राख्ने कोसिस गर्दछ यसरी खेलकुद गर्दा मानिसलाई आफूले गर्दै गरेको जुन प्रकारको कार्यहरू छ त्यसबाट अलिकति फुर्सद मिल्ने अथवा त्यसबाट आफूलाई समय दिने अवसर प्राप्त हुन्छ यसैले आफूले गर्दै गर्ने कामबाट केही समयका लागि भए पनि मानिसले तनाव अथवा राहत प्राप्त गर्दछ र र मनोरञ्जनका निम्ति मानिसहरूले खेलकुद गर्ने गर्दछ